मैले चाहिँ रिलायन्स माटबाट चाहिँ एउटा कुर्ती किनेको थिएँ साइला ब्रान्डको कटनमा मलाई पुरा मन परेको थियो तर साथीहरूले चाहिँ भन्यो त्यो कुर्ती राम्रो हुँदैन कटन बेसको भनेर भन्दैथ्यो तर मलाई चाहिँ कलर मन परेर चाहिँ किनेको थिएँ तर मलाई साइज कम्फोर्टेबल पनि भयो प्लस राम्रो पनि लाग्यो प्लस मैले कतिपल्ट युज गर्दाखेरि चाहिँ त्यो कलर चाहिँ फेड भएन र मैले साथीहरूलाई पनि त्यो साइला ब्रान्डको कुर्तीको सजेस्ट गर्छु लिनुको लागि प्लस मैले किनेको किनेकोअनुसार राम्रो लाग्यो मलाई त्यो कुर्ती चाहिँ